ट्य्राक्टरले हाम्रो खेतीमा ट्य्राक्टरले जोत्छ मकै उम्रिन्छ धानहरू हुन्छ थुप्रै ट्य्राक्टरहरू छ पहेँलो हरियो रातो हो त्यस्तो ट्य्राक्टरहरू छ बगानमा हाम्रो खेतीमा त्यही लगाएर धान खेतीहरू हुन्छ मकै पनि त्यही ट्य्राक्टरले रोपे जोतेर हुन्छ मकै पनि ट्य्राक्टरले जोत्छ मकै पनि ट्य्राक्टरले जोतेर फल्छ अब अरू त गोरुहरू त अहिले पाउँदैन सबैले जोत्नु छोडिहाल्यो अब ट्य्राक्टरै चलाउँछौँ हामी हाम्रो बगानमा पनि ट्य्राक्टरै चलाउँछौँ अब खेतीमा ट्य्राक्टरै चलाउँछ अहिले जोत्ने चाहिँ ट्य्राक्टर नै हो